हाम्रो शरीरलाई विशेष लचिलोपन बनाउने बनाउन र तागत बढाउनका लागि चाहिँ है हामीले आसनहरू चाहिँ धेरै सिक्नु पर्ने गर्दछ है किनभने यसले चाहिँ हाम्रो हामीलाई तागत पनि दिन्छ हाम्रो हड्डीहरूलाई पनि मजबुत गराउने गर्छ जस्तै अब हाम्रो भयो यो भुजासन है धनुर आश्रम सभासन है अदुमुख सभासन अब जसले चाहिँ हाम्रो शरीरलाई चाहिँ लचिलापन पनि दिँदछ भुजासनले अब जस्तै हाम्रो पेटको बलमा हामी हल्का यो शरीरलाई बेन्ड गरेर हामीले मुख चाहिँ मा माथि यसो फर्काएर गऱ्यो भने चाहिँ हाम्रो है शरीरलाई चाहिँ धेरै तागत र मजबुत पनि गर्छ र बिमारीहरूलाईदेखि पनि हामीलाई आरामदायक हुनेछ ग्यासको प्रोब्लम हुनेहरूदेखिको लिएर होइन हामीलाई जुन हात खुट्टा दुख्ने घुँडा दुख्ने बिमारीहरू पनि छ है त्यसदेखि पनि हामीले छुटकारा पाउने गर्दछौँ र हाम्रो शरीरलाई पनि यो चारवटा आसनले चाहिँ धेरै ल लचिलोपन अब जुन फ्लेक्सिबल भन्छौँ है त्यसलाई चाहिँ हाम्रो मद्दत पनि गर्दछ र हामीलाई तागत पनि हाम्रो बढाउँदछ